आज मेरो घरमा साथीहरू मैले म बोलाएको थिएँ र उनिहरूको निम्ति पनि मैले खानाहरू अर्डर गरेको थिएँ तर के गर्नु साथीहरूको त काम परेर त उनिहरू बाहिर जाने भएछ र नआउने भयो र अब मलाई के गर्नु एकदमै मलाई दुखः लाग्यो तिनीहरू नआउँदाखेरि पनि र अब मैले फेरि स्विगी एप्सबाट मेले खाना पनि अर्डर गरिसकेको थिएँ र के गर्नु अब म त अर्डरमा पो जानु पर्छ होला है स्विगी ऐप्सको अर्डर खोइ मेरो फोन कहाँ छ हौ मेरो फोन देऊ देऊ फोन ला अब म स्विगी एप्समा गएर अब त्यसमा त मैले के के अर्डर गरेको थिएँ हौ त्यसमा के के पो गरेको थिएँ भनेँ मैले त्यसमा मैले चौमिन एक प्लेट गरेको रहेछु अब त्यो पनि मैले क्यान्सल गर्नु पर्यो मोमो दुई प्लेट मगाएको रहेछु त्यसमा पनि मैले क्यान्सल गर्नु पर्यो कोका कोला दुईवटा मगाएको रहेछु त्यो पनि क्यान्सल गर्नु पर्यो माजा एउटा मगाएको रहेछु त्यसमा पनि मैले त्यो पनि क्यान्सल गर्नु परेछ अरू के रहेछ हौ रसगोल्ला रहेछ चारवटा त्यो पनि क्यान्सल गर्नु पर्ने रहेछ अन्त अर्को अर्को रहेछ फ्रेन्च फ्राई पनि रहेछ एक प्लेट पो मगाएछु त्यसमा त्यो पनि क्यान्सल गर्नु पर्यो र अब यो सबै क्यानस सबै अब यो क्यान्सल गरेर अब के गर्नु अब बेलुकाको लागि मेरो त खाने कुरा डल्लै छ त्यो त मलाई पुगिहाल्छ अब र अब यो सबै खानाहरू चाहिँ मैले स्विगी एप्समा गएर त अब सबै योहरू चाहिँ मैले क्यान्सल गर्नु पर्यो र यो मैले क्यान यो खाने कुराहरू चाहिँ सबै मैले क्यान्सल गरिदिन्छु ल किनकि मेरो साथीहरू त नआउने भयो मेरो त खाना बेलुकाको डल्लै छ त्यही भएर चाहिँ म यो सबै खाने कुराहरू चाहिँ क्यान्सल गरेँ